आफ्नो समुदाय भन्दा बाहिर यात्रा गर्नु पर्दा चाहिँ भेदभाव भन्नु त मिल्दैन तर नेपालीहरूलाई इन्डियाको भनेर सोच्दैन प्रायः मान्छेले हामीलाई नेपाली भन्दाखेरि कि त नेपालको सोच्छ हामी कहाँको हो भन्दाखेरि हामी नेपाली भन्दाखेरि चाहिँ हामी नेपालबाट आएको सोच्छ कि त हाम्रो फेसहरू हेरेर चाहिँ हामीलाई कोरियाको वा चाइनाको भनेर सोच्छ हामीलाई चाहिँ एउटा इन्डियन हो भनेर चाहिँ मान्छेले प्रायःले सोच्दैन अनि त्यो कुरामा चाहिँ अलिकति दुःख लाग्छ भेदभाव भन्नु पर्दा चाहिँ वेस्ट बेङ्गलमा चाहिँ अलिकति हामीलाई भेदभाव नै गरेको जस्तो लाग्छ किनभने जति पनि जे पनि राम्रो काम राम्रो कोटाहरूतिर बङ्गालीहरूलाई नै फर्स्ट प्रिफरेन्स हुन्छ अनि कतिवटा इक्जाममा बस्नु पर्दा हाम्रो नेपालीबाट एउटा पनि क्वेसन हुँदैन सबै इङ्ग्लिसबाट हुन्छ कि त बङ्गलाबाट हुन्छ अनि नेपालीबाट चाहिँ त्यस्तो केही सुविधा नै हुँदैन होइन त्यस्तो कुरामा चाहिँ अलिकति दुःख लाग्छ जस्तै कतिवटा कुरोको ट्रान्सलेसनहरू बङ्गलाकोहरू भइरहेको हुन्छ कतिवटा जगामा पनि तर नेपालीको यस्तो ट्रान्सलेसनहरू काहीँ पनि भएको जस्तो लाग्दैन हामी नेपालीलाई चाहिँ वेस्ट बेङ्गलमा चाहिँ अलिकति दबाएर नै राखेको छ अनि त्यही हो अनि आज अब त्यस्तो केही पनि छैन काम कुरोको सुविधा पनि त्यस्तोमा चाहिँ भेदभाव अलिकति गर्नु परेको जस्तै लाग्छ